अँ के काम थियो हजुर कुन चाहिँ फोन हो वाई थर्टी वनको त यस्तै चार पाँच हजार लाग्छ हौ के भएको छ तपाईँको फोन के भएको छ तपाईँको फोन अँ तपाईँलाई राम्रोवाले लगाउनु छ भने चाहिँ चार हजार रुपियाँ लाग्छ यस्तै टेम्पोररी यस्तै टेम्पोररीको पर्छ टु थाउज्यान्ड ट्वेन्टी फाइभ त यस्तो त्यो त राम्रो हो नि त राम्रोको चाहिँ चार हजार रुपियाँ पर्छ अब तपाईँले टेम्पोररी लगाउनुहुन्छ लु तपाईँ थ्री थाउज्यान्ड फाइभ हन्ड्रेड दिनुहोस् तपाईँ कहिले अब हेरौँ यसो कहिले आउनुहुने तपाईँको तपाईँ चाहिँ कहिले भ्याउनुहुन्छ हामी त जहिले पनि भ्याइरहेको हुन्छ सेटर्डे अँ हुन्छ नि हुन्छ त हाम्रो तिन मिनेट भएको छैन है अझै के के कुरा गर्ने भने भन्नुहोस् आइफोन त तपाईँको यस्तै पर्छ टु लाख रुपिज यो नयाँ हो फिफ्टिन प्रो हो कम्ती त हुँदैन अँ तपाईँ आउनुहोस् न हामी मिलाइदिने नि गिफ्ट पाउँछ नि अँ तपाईँलाई अब गिफ्टमा के हुन्छ भने तपाईँलाई त्यो अहिले नयाँ कभरहरू देखाउँदै छ नि आइफोनको फोन झर्यो भने पनि हुँदैन बिग्रिँदैन फुट्दैन हो त्यो पाउँछ हो त्यो पाउँछ

वाचहरू त अब हामी त्यो कभर दिने अनि त तपाईँलाई अझै इयरफोन एप्पलको इयरफोन दिने एउटा कहिले आउनुहुने त त्यसो हजुर कहिले आउनुहुने त तपाईँ त्यसोभए हजुर तपाईँको फोन पनि बिग्रेको भन्नुहुन्छ त्यो फोन बनाउनु हुने कि ऊ यो आइफोन किन्नुहुने ए हुन्छ त त्यसोभए तपाईँ त्यसोभए तपाईँ आउनुहोस् न त सेटर्डेतिर हजुर तपाईँ भनिराख्नुहोस् कुन चाहिँ लगाउनु हुने डिसप्लेको